एग्रिकल्चरमा टेक्नोलोजीको धेरै भूमिकाहरू छ र पहिला पहिला हाम्रो गाउँतिर बारीतिर हलो जोत्थ्यो र अहिले ट्र्याक्टरले गर्ने गर्छ र त्यस्तै अब अरू कुरामा पनि पहिला पहिला हामीले चियाको रङहरू हामीले हातले नभए के चिजले बनाउँथ्यौँ र अहिले त त्यसको पनि मसिन भएको छ र र अहिले टेक्नोलोजीको धेरै प्रयोग हुनाको कारणले सबै कुरो सजिलोसँगले हुनगएको छ र टेक्नोलोजीको धेरै भूमिकाहरू रहेको छ